हेलो

हजुर सिरियल भन्नु होस् त ए कराउनु भएको त्यस्तो होइन कि अहिले त्यो सिजन आ आफ्नो सिजन चेन्ज भएकोले यस्तो हुन्छ वेदरहरू भयो वेदर चेन्ज हुँदैछ वेदर चेन्ज हुँदा त्यसले गर्दा त त्यही हो सिजन हो बिमारी हुने तर त्यति डराउनु पर्दैन तपाईँलाई र म दबाई लेखेर वाट्सएप गरिदिन्छु तपाईँ त्यो दबाई लिनु होस् अनि राम्रो जाती भएन भने चाहिँ मेरो क्लिनिक एक पल्ट चेक अप गर्नु आउनु होस् हजुर तपाईँ म त यतिकै क्लिनिकमा हुन्छु कि तपाईँ तपाईँ तपाईँ जुन दिन फ्री हुन्छ त्यो दिनमा चाहिँ तपाईँ आउनु होस् न अनि तपाईँको घर चाहिँ कालचिनी बजारदेखिको कति टाडो छ ए हुन्छ त्यो भन्छ हरे दबाई चाहिँ म अहिले एकछिनमा वाट्सएप गरिदिन्छु लिनु होस् ल तपाईँको छेउ तपाईँको छेउको छेउको मेडिकलमा एभाइलेभल हुन्छ सायद त्यो दबाई किनकि मलाई मलाई एभाइलेभल चाहिँ सब मेडिकलतिर हुछ त्यो वाला दबाई अनि के भन्छ हरे त्यो हुने बेला चाहिँ क्लिनिक आउनु होस् ल चेक अप गर्नु तपाईँ जुन दिन फ्री हुन्छ त्यो दिन चाहिँ क्लिनिक आउनु होस् ल चेक अप गर्नु

ए साढे एघार साढे ग्या एघार भित्र आउनु होस् न म क्लिनिकतिर हुन्छु